म आफ्नो परिवारका निम्ति है केही स्वस्थबर्धक परिकारहरू चाहिँ कसरी बनाउँछु भने मेरो अब सानो नानीलाई हेर्नु पऱ्यो भने एक बर्षदेखि माथिको नानीलाई हेर्नु पऱ्यो भने उनीहरूको लागि हेल्दी है के हुन्छ भने अब उनीहरूलाई एउटा ब्यालेन्स गराउनुको निम्ति अब मासु मङ्सको परिकारले हेरौँ भने उनीहरूले अब दिनमा एउटा अन्डाहरू खानु पऱ्यो है यता भेजिटेरियनको लागि भने हो भने हो भने उनीहरूको निम्ति घिउ बनाएर राखिदिनु पऱ्यो पऱ्यो दुध डेली दिनु पऱ्यो उनीहरूलाई यसरी नै है उनीहरूलाई कतिवटा प्रोटिनहरू पुग्दैन भनेर कतिवटा हामीले एक्सट्रा डाइटहरूको लागि उनीहरूलाई हरलिक्सहरू भयो यता ड्राई फ्रुट्सहरू काजु किसमिस बदामहरू है यो एउटा नानीहरूको ब्रेन डेपलोपको निम्ति ओखर भयो यो जरुरी छ त्यही भएर म चाहिँ त्यसरी राखिदिन्छु आफ्नो नानीको निम्ति है उनीहरूलाई कस्तो गर्छु भने कुनै टाइम म नानीलाई खिर पनि बनाएर दिने गर्छु कोही बेला अब गेडा गुडी हालेर आलुहरू हालेर दाल हालेेर खिचडी पनि बनाएर उना उसलाई दिने गर्छु है अनि ठुलोको निम्ति चाहिँ भन्नु पर्दाखेरि खिर अब जसलाई बनाउनुको निम्ति हामीलाई दुध चाहियो है अनि दुध चाहियो र कम्ती मात्रमा चामल चाहियो त्यसरी नै नरिवल चाहियो काजु चाहियो किसमिस चाहियो अन्त यो सबै हालेर चिनी हालिदिनु पऱ्यो र पाक्ने पाक्ने बेलामा यसलाई कम्ती मात्रमा घिउ हाल्यो भने यसको मिठास अझै बढेर जाने गर्छ र जब ठुलोहरू बिमारी हुने गर्छन् त्यतिबेला हामी उनीहरूको स्वास्थ्यको निम्ति चाहिँ गाउँमा अरिजिनल चामल जस्तै धान खेती हुन्छ धानको चामललाई मजाले धान उठाएपछि यसलाई सुकायो सुकाएपछि यसलाई झारेर है घरमा राख्यो घरमा राखेपछि एकदुई घाम सुकाइदियो सुकाएपछि यसलाई केलाइ कुलाई गरेर मिल या ढिकीमा पिँध्यो पिँधेपछि यसलाई मजाले केलाइ कुलाई गरेर यसको धुलोहरू यसको भुसहरू फ्याँकिदियो त्यसपछि जो मान्छे बिमारी भएको छ उहाँलाई है अलिकति खोलेको निम्ति हामी यसलाई कम्ती रिफाइन त्यसमा कम्ती मेथी झाँनेर है हल्दीहरू हालेर अदुवाहरू सबै कुरो हालेर यसलाई कम्ती मात्रमा एक दुई मुठी चामल हाल्यो है अन्त अलिकति ज्यादा पानी हाल्यो र दुई सिटी कुकरमा हालेर लगाएपछि यसलाई पातला खालको माढ टाइपको है खोले बनिन्छ यसलाई दियो भने एकदमै उनीहरूको स्वास्थ्यमा सुधार भएर जान्छ र ठुलाहरूका निम्ति यसरी नै बिमारी अवस्थामा उनीहरूलाई सुप दिनु पऱ्यो जस्तै बिट गाजरहरू हालेर बनाइदिनु पऱ्यो सिमी सिमरायो सलगम यी सबै कुराहरू हालेर मजाले एक दई सिटी लगाएर त्यसलाई पकाएर है नुन मात्रै हालेर त्यसमा तेलहरू केही नहालिकन नुन मात्र हालेर एक दुई सिटी लगाएर यसलाई सेलाएर कुकरमा ग्यास आउट भइसकेपछि सट्ट निकालेर दिने गऱ्यौँ भने यसमा पनि है बिमारी अवस्थामा उनीहरूलाई केही है शान्ति मिल्छ उनीहरूलाई एनर्जी पनि मिल्छ किनभने दबाई खाएपछि मान्छे विक हुने गर्ने हुन्छ त्यही कारणले गर्दा यो सुपहरू दियो भने आफ्नो स्वास्थ्यको निम्ति एकदमै राम्रो हुन्छ म है उनीहरूलाई यस्तै प्रकारको स्वास्थ्यवर्धक परिकारहरू बनाएर दिने गरेको छु